उनीहरूको बगैँचामा चाहिँ लगाएको फुलहरू चाहिँ यो के भन्छ बिरुवाहरूलाई कटिङ् गरेर रोप्नु अनि बेसी भएको फुललाई सार्नु समयमा कुन चाहिँ फुल रोप्नु र कुन चाहिँ फुल नलगाउनु र कति बेला सार्नु अनि कुन चाहिँ जग्गामा लगाउनु भन्ने चिजहरू चाहिँ म उनीहरूलाई भन्नेगर्छु अनि बिरुवा बिरुवालाई कटिङ् गरेर यो ठाउँमा सार अनि यो मल यो चिज लगाउनुपर्छ भनेर भन्छु म के भन्छ गाईको मल अनि स सब्जीको छिल्काहरूले मल बनाएर यसरी गर्नुपर्छ भनेर म उनीहरूलाई सल्लाह दिनेगर्छु